मेरो प्रिय नायक नायिका चाहिँ साहरुक खान र काजल हो दुईजनाको जोडी चाहिँ मलाई साह्रै मनपर्छ अनि यिनीहरूको चलचित्र चाहिँ मलाई कुछकुछ होता है मनपर्छ कुछकुछ होता हैमा चाहिँ दुईजनाको मायाको राम्रो प्रदर्शन भएको छ दुईजना सुपरहिट जोडी पनि हो त्यो भएर मलाई चाहिँ यिनीहरूको दुईजनाको चलचित्र चैँ पुरा मनपर्छ